हेलो बिनायकको मम्मी बोल्नु भएको हो गुड आफ्टरनुन सुन्नुहोस् न के अरे बिनायक नानीहरूलाई भोलि पिकनिक लानुको लागि नि हामीले उयो गरेको प्यारेन्ट तपाईँहरूलाई इन्फर्म त गरेको थियो हो र पनि फिसको बारेमा चाहिँ अलिकति भन्नुपर्ने थियो कि अन्त फिस चाहिँ अब डेलो डेलो त त्यस्तो लाग्दैन साइनसिटीमा चाहिँ अब साइन्स सिटी डेलो लाने हो साइनसिटामा चाहिँ नानीहरू खेल्ने थुप्रै उयोहरू आएको छ नि त नयाँ नयाँ चिजहरू आएको छ अरे कि त्यसमा चाहिँ अब फिस फाइ के अरे फिस तिरेरै खेल्नुपर्ने रहेछ नि त गाडीहरू हो अन्त फेरि त्यही कारणले पाँच पाँच सौ रुपियाँ उठाएको छ कि हामीले अन्त प्यारेन्ट्सहरू त अलाउड छैन किनभने मिसहरू नै हुन्छ त्यहाँनिर हो मिसहरू दुईजना तिनजना जानुहुन्छ मिसहरू हजुर हजुर हुन्छ हुन्छ अनलाइन मेरोमा गरिदिँदा पनि हुन्छ नि बिहान नानीहरू नौ बजी आइपुग्नु पर्छ हजुर हजुर होइन तपाईँ नसुर्ताउनुहोस् न त्यो त अब हामीले सबै अब नानीहरूको रिक्स लिएरै जान्छौँ हो तपाईँको नानी जस्तै अब तपााईँको नानी अब के अरे बिनायकको क्लासमा पनि छ थुप्रै छ हो हामी सबै त्यत्रो ठुलो क्लासकोलाई पनि नलाने नि त सानो सानोलाई लाने हो अन्त फेरि हजुर थाह हजुर थाह छ तर ऊ एकदमै राम्रो छ ऊ त सानो भन्छ कि तर ठुलो नानीहरू जस्तै बस्छ त्यस्तो केही गर्दैन हो अन्त बदमास खाल्के पनि छैन न तपाईँको नानी नसुर्ताउनुहोस् हामी छँदै छौँ नि सबै हामी जिम्मावारी दिनभरि हामीले लगेको हामी सबै जिम्मावारी लिन्छ खेल्ने अब त्यो खाने टाइमहरू सबै हामीले नानीहरूकै लागि अब नानीहरूलाई पनि अब मजा आओस् स्कुलमा जाँदा पनि अब कति उयो हुन्छ भनेर घुमाउनु पनि लगेको नि त हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हजुर माथि त चिसै छ जग्गा कि हुन्छ हुन्छ कोल्ड ड्रिङ्क्सहरू खाँदैन त्यही पनि नानीहरूलाई त हामी दिँदैनौँ कुनै नानीहरूलाई अरू नानीहरूलाई पनि के रे सबै नानीको आमाहरूले भनेको छ मैले फोन गरेँ हो अन्तफेरि सबैले त्यसै भन्दैछ हामी कोल्ड ड्रिङ्क्स अलाउड गर्दैन एकदम अन्त पानी चाहिँ तपाईँहरूले पानी चाहिँ अलि ठुलो बोतलमा पठाइदिनुहोस् ल सँधै भन्दाखेरि

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ वेलकम नाम